मैले खोलामा माछा मार्न बनाएको थियो अनि फर्स्ट मैले यसलाई अलिकति बल्छी खेलेको थिएँ बल्छी खेल्दा खेल्दा मलाई अल्छी लाग्यो अनि त्यही कारणले गर्दाखेरि मैले साथीभाइहरूलाई मैले फोन मार्फत् जानकारी दिएर उहाँहरूले मैले आउनु नि हो खोलामा अनि यसलाई अलिकति दुवाली फर्काउँ भनेर मैले उनीहरूलाई मैले भनेँ र हामी साथीभाइहरू भेला भएर हामीले अलिकति दुवाली फर्कायौँ दुवाली फर्काउँदा फर्काउँदा फर्काउँदा फर्काउँदा अनि ढडिया हुन्छ त्यो ढडियामा हामीले तल थापेका थियौँ र माछा मार्न लागि चाहिँ हामीले बल्छीमा त परेन माछा र हामीले यसलाई अनि दुवाली फर्काउँदाखेरि चाहिँ अनि दुवालीमा यसलाई हामीले अलिकति कुर बुच्च्यायौँ अनि कुर बुच्च्याउँदाखेरि चाहिँ धेरै नै हामीले स्याउलाहरू हामीले काट्यौँ अनि स्याउलाहरू काटकुट गरेर ढुङ्गाहरूले बारेर अनि कुर बुच्च्यायौँ कुर बुच्च्याउँदा चाहिँ हामीले आफ्नै अर्ग्यानिक हामीले त्यो त्यसलाई पोइजनलाई हामीले युज गऱ्यौँ अनि तितेपाती काटेर अनि कड्कुसलाई काटेर अनि पिरे उन्युलाई काटेर हामीले अनि त्यसलाई हामीले कुच्चयाएर हामीले त्यो कुर मार्दाखेरि दुवालीकैभित्र हामीले कुर मार्दाखेरि चाहिँ हामीले ठुलो माछा पऱ्यो अनि एकदमै ठुलो जिन्दगीमा फर्स्ट टाइम माछा पऱ्यो एउटै कुरबाट चाहिँ हामीले सात केजीको माछा चाहिँ कत्ले हामीले निकाल्यौँ अनि एकदमै लम्बाई एकदमै लामो थियो अनि एकदम अर्ग्यानिक हाम्रो एकदम खोलामा परेको माछा यसलाई मेरो जीन्दगीमा मैले फर्स्ट टाइम मैले बल्छी खेल्दाखेरि चाहिँ बल्छीमा चाहिँ माछा मसिनो मात्रै पर्थ्यो अनि दुवाली फर्काएर कुर बुच्च्याउँदा चाहिँ एकदमै हामीले ठुलो माछा परेको थियो अनि हामीले धेरै नै अगाडिको दिनमा पनि हामीले बल्छी खेल्दाखेरि चाहिँ मसिनो मसिनो असलाहरू अनि त्यही कत्ले काप्रे यस्तोहरू मात्रै पर्थ्यो अनि हामीले त्यो दुवाली फर्काउँदा चाहिँ एकदमै हामीले ठुलो माछा परेको छ र एकदमै मेरो जिन्दगीमा मेरो फर्स्ट टाइम मैले दुवाली फर्काउँदा चाहिँ एकदमै माछा ठुलो परेको छ